हेलो के यो ट्राभल एजेन्सीमा कल लागेको हो हिजो मैले एउटा क्याब बुक गरेको थिएँ भोलिको लागि पिकनिक जानको लागि रेली खोलामा अन्त मेरो फेमिलीको लागि अन्त म चाहिँ एक दुईवडा घरको कामले गर्दा त्यो ट्रिप क्यान्सल भयो अन्त म चाहिँ त्यसको पैसा चाहिँ मलाई फर्काइदिनुहोस् मेरो ब्याङ्क अकाउन्टमा मेरो एसबिआईको खाता छ आइएफएससी कोड

नाइन जिरो अन्त मलाई चाहिँ त्यो ट्र्याभल जुन चाहिँ मैले एजेन्सीमा पैसा तिरेको थिए त्यसको पैसा चाहिँ अकाउन्टमै मलाई पठाइदिनुहोस् रिटर्न गरिदिनुहोस् अन्त मेरो चाहिँ ट्रिप क्यान्सल भयो म अरू कुनै बेला जान जान्छु होला त्यो त मेरो पैसा चाहि फर्काइदिनोस् अन्त मैले त ब्याङ्कको अकाउन्टको भनिदिइहालेँ तपाईँलाई अन्त त्यही अकाउन्टमै पठाइदिनुहोस् मेरो त्यो क्यान्सल भयो टुरहरू